मानिसहरूको जीवनमा खेलकुद भन्दाखेरि चाहिँ क्रिकेट जस्तो अब क्रिकेट खेल्दाखेरि तपाईँको स्वास्थ्य राम्रो हुन्छ तपाईँ अब एक्सर्साइजहरू गर्नुहुन्छ स्ट्रेचिङहरू गर्नुहुन्छ यता उता कुद्नुहुन्छ अन्त हो त्यसले गर्दाखेरि चाहिँ एकदमै तपाईँको हेल्थ राम्रो हुन्छ अन्त फुटबल फुटबलमा नि अब तपाईँ कुदिबस्नुपर्छ तपाईँको स्टामिना बनिन्छ तपाईँको स्टामिना बुस्ट हुन्छ त अरू पनि छन् जस्तै कबड्डी हो त्यस्तो के रे कुद्दाखेरि चाहिँ मानिसको जीवनमा चाहिँ एकदमै स सकारात्मक प्रभाव ल्याउँछ पोजिटिभ इम्प्याक्टहरू ल्याउँछ अब त्यो खेलेर मात्रै होइन त्यो खेलले तपाईँको करियर पनि बनाउनु सक्छ तपाईँ जीवनमा अब केही गर्न नसके पनि खेलकुद गरेरै मात्रै तपाईँको जीवन पनि चल्नु सक्छ जस्तै अहिले इन्डियामा फुटबल पुरा चलिरहेको छ हाम्रो सुनिल छेत्री सरले गर्नुहुँदैछ क्रिकेटमा बिराट कोहलीले गर्नुहुँदैछ र त्यो खेलकुद खेलेर त्यसमा स्टामिना बुस्ट हुन्छ त्यसमा अझै निकै तपाईँको करियर पनि बनिनु सक्छ अन्त तपाईँको स्वास्थ्य राम्रो हुन्छ खेलकुद त्यो क्रिकेट बलहरू पनि थुप्रै निकै छन् कबड्डी इनर गेम्सहरू पनि तपाईँको मेन्टल हेल्थ चाहिँ राम्रो गर्छ जस्तो लुड्डो चेस तपाईँको त्यो मेन्टल स्टामिना स्ट्याब स्ट्याबिलिटी बढाउँछ त्यसले र अरू पनि थुप्रै थुप्रै गेम्सहरू छ जसले चाहिँ पोजेटिभ इम्प्याक्टहरू ल्याउँछ हाम्रो डेली बेसिक लाइफमा हजुर त्यति नै